र हाम्रो चाडबाडमा चाहिँ म मूर्ति बनाउँदिनँ र हाम्रो गाउँमा मूर्तिकार हुनुहुन्छ जो अमिर सुन्दास नाम गरेर उहाँले चाहिँ बनाउनुहुन्छ र त्यो बनाउँदै गरेको चाहिँ मैले त्यहाँ देखेको छु